हेलो हेलो हेलो सुन्नुहुँदैछ दिदी ए सुन्नुहोस् न तपाईँकोमा आज सब्जीहरू के के पाउँछ होला आजको लागि हजुर ए सबै छ है आज मेरो घरमा सानो पूजा छ कि अनि त्यसको लागि चाहिँ मलाई अलिक बेसी सब्जी अर्डर गर्नु थियो हो हुन दामहरू के कसो छ होला ए हुन त अलिक बेसी लाँदाखेरि दामहरू मिल्दैन होला मलाई भिन्डी दस किलो जस्तो हो अन्त फर्सी दुई तिन किलो अन्त तपाईँको लौका पाँच केजी अन्त अरू के के नि भन्नुभयो काँक्राहरू छ बस्तीको काँक्रा हो कि मधेसी काँक्रा हो ए बस्तीको पाउँदैन ए अन्त य बस्तीको काँक्रा छैन भने मधेसी काँक्रा त अलिक सस्तै हुनुपर्ने बस्तीको भन्दा त होइन कसरी छ होला काँक्रा चाहिँ चालिस रुपियाँ केजी अन्त च्याउहरू पाइन्छ उ यो बटन च्याउ छ कि त्यो अर्कोवाला च्याउ छ हो

टमाटरहरू चालिस रुपियाँ भनेपछि टमाटर ट्वेन्टी किलो जस्तो गरिदिनुहोस् प्याज त अलिक महँगो होला है अहिले थर्टी फाइभ प्याज चाहिँ यसो पाँच केजी जस्तो गरिदिनुहोस् हो अनि अरू अब बस्तीको डल्लेहरू त पाउँदैन होला है कि पाउँछ हो फर्सीको मुन्टा इस्कुसको मुन्टाहरू छ ए रायो साग मुलाको साग कि तोरीको ए लालसाग मात्रै छ रायाको छैन ए रायो र लालसाग भनेपछि रायोको त अहिले बर्खामा त्यस्तो राम्रो हुँदैन लालसाग चाहिँ दुई बिटा जस्तो हालिदिनु होस् न सुन्नुहोस् न डेलिभरीको अप्सन छ डेलिभरीको अप्सन छ ए हुन्छ म बेलुका आउँछु नि ल हुन्छ बैनी हुन्छ